मलाई जत्ति पनि घुमेको ठाउँहरू भरिमा चाहिँ एउटा मेरै घरको छेउमा हिस्टोरिकल प्लेस छ बिस पच्चिस किलोमिटर टाडो र त्यसलाई चाहिँ गडी भन्छ दालिमगढी भन्छ त्यहाँनिर चाहिँ पहिला लाप्चे राजाको उयो थिएछ दरबार थिएछ त्यहाँनिर चाहिँ अन्त एकदमै अहिले त केही छैन खण्डहर र त्यहाँनिर त केही केही छैन खालि त्यो वलहरू पनि आधा आधा भएको फुटेको अन्त त्यो सिँडीहरू पनि भत्कि गएको अन्त एक प्रकारको आकार मात्रै छ कि यहाँ चाहिँ घर थियो होला यस्तो खालको थियो होला अब यो चाहिँ रूमहरू जाने होला त्यो अलिअलि आकार मात्रै छ त्यहीँबाट थाहा पाउँछ के यो चाहिँ यस्तो थिएछ कताकता नै अडकाल लगाउनु सकिन्छ र त्यो चाहिँ झण्डै म एक डेढ वर्ष भयो होल हौ त्यहाँ गएको त्यहाँनिर चाहिँ थुप्रो कुरा नै पाउँछ सानो सानो सानो सानो सानो सानो कुरा गर्दै जस्तै अब त्यहाँनिर बसेर कहाँनिर बसेर बात गर्थ्यो राजाहरू अन्त एउटा सानो दैलो छ आ त्यो दैलोबाट चाहिँ त्यो चाहिँ मेन एन्ट्रेन्स रहेछ सानो छ त्यो चारैतिर ढुङ्गाको वलहरू छ र अहिले त्यो चाहिँ फेरि नयाँ बनाउँदैछ टुरिस्ट टुरिस्ट उयो भनेर तर कम्प्लिट चाहिँ भइसकेक छैन जस्तै त्यो सिँढीहरू रिप्येर गर्दै रहेछ अन्त त्यो वलहरू पनि जुन चाहिँ अब भत्किनु आँटेको छ ढुङ्गाको मात्रै अब आज कि भोलि पल्टिन्छ भन्ने खालकोहरूलाई चाहिँ त्यो सिमेन्टले नै रिप्येर गर्दै रहेछ टुरिजम बनाउनुको लागि अन्त त्यहाँनिर चाहिँ एउटा कुरा त मलाई म छक्कै परे त्यो चाहिँ अब हो होइन भन्नु सक्दैन कहाँसम्मको सच्चाइ छ तर त्यहाँनिर चाहिँ एउटा ठुलो ढुङ्गा छ बिचमा त्यो जुन चाहिँ गढी छ त्यसको बिचमा माथि नै एकदम मेन जग्गामै ठुलो एउटा ढुङ्गा छ बिचमा त्यो ढुङ्गामा चाहिँ के छ भन्दखेरि चाहिँ एउटा सानो खुट्टाको छाप छ खुट्टाको भन्दाखेरि त्यो चाहिँ जुत्ता जुत्ताको छाप छ कस्तो भने जुत्ता पनि अब त्यो अगाडिपट्टि चुच्चो भएको खालको होला किनभने अगाडि पट्टिको अलिकति उयो छैन त्यो सबै आएको छैन अगाडिपट्टिको र त्यो चुच्चो चुच्चो खाल्को जुत्ता होला अब राजा महाराजाहरूले लगाउने खालको त्यो जुत्ताको चाहिँ छाप छ ढुङ्गामा अन्त नाप्नुहरू पनि पाइन्दो रहेछ मैले त नापे पनि मेरो खुट्टा जत्रो रहेछ अन्त त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब त्यतिखेर चाहिँ जब झगडा भयो ठुलो लडाइ भयो त्यतिखेर त्यो वारमा चाहिँ राजालाई लुकाउँदाखेरि भन्यो कि कि त रानीले अब दुश्मनलाई चाहिँ हान्द त्यो उयो गर्दाखेरि चाहिँ अट्याक गर्दाखेरि चाहिँ त्यो ढुङ्गामा चाहिँ यसरी लात्ताले हिर्काएको भन्ने चाहिँ भनाइ छ तर अब कहाँसम्म ट्रु हो होइन त्यो चाहिँ मलाई थाहा भएन तर मजाको चिटिक्क परेको खुट्टाको जुत्ताको छाप छ त्यो ढुङ्गामा चाहिँ अन्त प्राय जस्तो मान्छेहरू चाहिँ त्यही हेर्नु लागि भए पनि त्यहाँ जाँदा रहेछ मैले नि सुनेको मात्रै थिएँ बाबा आमाकोबाट तर म डेढ वर्ष जस्तो भयो त्यहाँ गएको अनि आफै गएर देखेँ फोटोहरू पनि खिचेर ल्याएको छु त्यो चाहिँ अचम्मै लाग्छ त्यो अब साँच्ची नै खुट्टाकै छाप हो कि वा त त्यो खोपेको हो कि तर खोप्नु हो भने पनि एकदमै हाइटमा छ त्यो मान्छे अब डेली लाइफको लागि मान्छे सोचेर पनि जानु सक्दैन त्यो जस्तै अब एकछिनको लागि जानु हो भने मात्रै उक्कालै उकालो हिँडेर जानु पर्छ निकै माथि त्यही भएकोले गर्दा चाहिँ अब त्यो चाहिँ त्यति बेलाकै हो कि वा त पछाडि त्यस्तो खोपेको हो कि त्यो चाहिँ भन्नु सक्दैन तर त्यहाँनिर रानीको खुट्टाको दाइने खुट्टाको छाप चाहिँ त्यहाँनिर छ र जत्ति पनि ठाउँहरू घुमे यो चाहिँ मलाई एकदमै मनपऱ्यो अनि अब यहाँबाट कत्तिवटा कुरा जान्ने पनि इच्छा लाग्नु थाल्यो अब के चाहिँ होला भन्ने कुरा त्यही भएकोले गर्दा सब भन्दा बेस्ट चाहिँ मैले घुमेको ठाउँभरिमा चाहिँ दालिमगढी चाहिँ मलाई एकदमै मनपर्छ अझै म जाने मौका पायो भने त्यहाँ फेरि जान्छु